आज भारतका सबैभन्दा महत्त्वपूर्ण चुनौतीहरूमध्ये एक बेरोजगारी हो र सरकारले धेरैभन्दा धेरै रोजगारहरू प्रदान गरेर यस समस्याको समाधान गरिरहेको छ